म चाहिँ पन्बू घुम्नु गएको थिएँ अनि पन्बू चाहिँ कालेबुङभित्र नै पर्छ अनि त्यहाँनिर धेरै राम्रो जग्गाहरू छ पन्बू मात्रै नभएर त्यहीँ नजिक नजिकै धेरै ठाउँहरू छ घुम्नुको लागि अनि पन्बूमा चाहिँ प्याराग्लाइडिङ पनि हुन्छ अनि त्यहाँबाट पनि धेरै धेरै राम्रो ठाउँ देखिन्छ त्यहाँबाट किनभने त्यो डाँडामा पर्छ